हाम्रो पश्चिम बङ्गालमा धर्मको ठुलो प्रभाव छ र हामी हिन्दू जाति त ले दसैँ तिहार आफ्नै पारम्परिक प्रकारले मनाउने गर्छौँ र यहाँनिर हामी दुर्गापूजा हिन्दू धर्मको ठुलो पूजा हो हिन्दू धर्मको र हामी दुर्गा स्थापनाको लागि आफ्नो आफ्नो हिन्दू समाजहरूले आफ्नो आफ्नो तरिकाले गर्छन् कसैले नयाँ पूजा प्रकारले गर्छन् र कसैले दुर्गाको आफ्नै प्रकारले खसीहरू काटेर कसैले हाँसहरू कुखुराहरू काटेर आफ्नो आफ्नो प्रकारले पूजाहरू गर्छन् र दसैँमा हामी धेरै पूजा अर्चना गरेर आफ्नो फ्यामिलीलाई विजय दशमीको दिन टिका लगाएर आशीर्वाद दिने गर्छौँ र नानीहरूलाई भलाकुसारीहरू पनि गर्छौँ र पाहुनाहरू भएर अरूको घरमा गएर टिका आशीर्वाद थाप्ने काम पनि गर्नेछौँ दसैँमा र आफ्नै संस्कृतिहरू लिएर जगेडाहरू पनि गर्छौँ